हलो यो खरसाङ डाइरिज हो ए हजुर ए भाइ म यहाँ खरसाङबाट बोलेको कि खरसाङ करभिर यहाँ सानो पात्लेबाट बोलेको अन्त हजुर स्कुल ग्राउन्ड मुनि हो कि मलाई चाहिँ तपाईँको रेस्टुरेन्टमा के भन्छ कुन कुन फ्लेबरको तपाईँहरूले होम डेलिभेरीहरू गर्नुहुन्छ है ए गर्नुहुन्छ भनेपछि हाम्रो यहाँ करभिर पनि आउनुहुन्छ हजुर मेरो चाहिँ सानो पात्ले त्यो स्कुलको ग्राउन्ड छ नि त्यो ग्राउन्डकै ठिकै मुनि छ घर हो अन्तखेरि के भन्छ तपाईँहरूले बर्थडेहरूको पनि होम डेलिभेरी गर्छ केकहरू पनि है हजुर मलाई केक सँगसँगै नानीहरूको लागि केही स्विट्सहरू खानाहरू तेस्तोहरू पनि लिनु अर्डर गर्नु थियो कि हजुर हुन्छ तेसो भने तपाईँहरूकोमा कुन कुन फ्लेबरको केकहरू एभाइलेबल छ होला है ए सुन्नुहोस् न म तपाईँलाई यही नम्बरमा वाट्सएप चल्छ होला तपाईँको है हजुर हजुर म तपाईँलाई यही नम्बरमा के चाहिँ बनाउनु पर्ने त्यो केकमा हो त्यो पनि तपाईँलाई म फोटो खिचेर पठाइदिन्छु अन्तखरि फ्लेबरहरू चाहिँ हामीले जे भन्यो त्यही बनाइदिनु हुन्छ ए हजुर हजुर हजुर ए भनेपछि मेरो नानीले चाहिँ म तपाईँलाई पेपा पिगको फोटो पठाइदिँदैछु हो त्यो पेपा पिगको थिममा बनाइदिनोस् अन्त उसलाई फ्लेबर चाहिँ त्यो रेड भेल्भेटमा भन्दैछ भित्र कि भित्रबाट रेड भेल्भेट बाहिरबाट त्यो पिङ्कको माथिबाट पेपा पिगको त्यो मिल्छ होला है ए रेड भेल्भेटमा हुँदैन है त्यस्तो ए हुन्छ भनेपछि कुन कुन फ्लेबरमा हुन्छ हौ त्यो ब्ल्याक फरेस्टमा हुन्छ है ए हुन्छ त्यो ब्ल्याक फरेस्टमा गरिदिनोस् न त्यसो भने अन्त तपाईँको एक पाउन्डको चाहिँ कति पऱ्यो हौ एक पाउन्डको त्यति भनेपछि दुई पाउन्डमा त बनिन्छ त्यो मैले जुन चाहिँ बनाएको केकको बनिन्छ होला बनिन्छ बनिँदैन एकपल्ट हेर्नुहोस् कि ए बनिन्छ सानो ए हुन्छ त्यसो भने दुई पाउन्डको केक हो ब्लाक फरेस्ट फ्लेबरमा मलाई पर्सी तपाईँको चौध तारिकको दिन चाहिएको छ हो हजुर तर मलाई टाइममै डेलिभेरी चाहिन्छ ल हजुर किनभने मेरो नानीको स्कुलबाट आउँछ उसको साथीहरू पनि उसँगै आउँछ त्यहाँदेखि फेरि उनीहरू एकछिन त्यहाँ बर्थडे एटेन्ड गरेर उनीहरू पाँच बजीदेखिको ट्युसन जानु पर्छ नि त हो त्यही कारणले मलाई चाहिँ सामानहरू तपाईँले जतिसक्दो म वान ओ क्लक टाइम दिन्छु त्यति बेलै ल्याइदिनुहोस् ल हजुर अन्त केक भयो भनेपछि तपाईँहरूकोमा पिज्जाहरू चाहिँ कुन कुन फ्लेभरको हुन्छ हौ भनेपछि मलाई चिकन पिजा गरिदिनुहोस् कि साइजहरूको भनेपछि लार्ज साइजको कति पऱ्यो एउटा पिज्जाको ए अँ मलाई लार्ज साइजको पिज्जा पाँच पिस गरिदिनुहोस् न ल हजुर सुन्नु न अलिअलि कन्सेसन त गर्नुपर्छ है भाइ ल यत्रो सामानहरू उयो अर्डर गर्दैछु अन्त नानीहरूले खाने हो एकदम राम्रो फ्रेस होस् ल सबै सामानहरू

ए अन्तखरि मोमो चाहिँ तपाईँहरूकोमा कसरी प्लेट हुन्छ मोमोमा पनि अलिक कन्सेसन गर्नुहोस् मलाई अन्त मिन्स तपाईँको एउटा प्लेटमा चाहिँ कतिवटा पिस आउँछ होला है एक प्लेटमा त्यत्ति ए हुन्छ त्यसो भने मलाई एक प्लेट एक प्लेट मेरो दसजनाको लागि हो कि नौ दसै प्लेट गरिदिनुहोस् न दस होइन पन्ध्र प्लेट गरिदिनुहोस् न ल पन्ध्र प्लेट मोमो गरिदिनुहोस् मोमो चाहिँ तपाईँ मलाई हजुर पनीरकै बनाइदिनुहोस् न ल भेजकै हजुर मोमो भयो मेरो केक भयो लेख्नु हुँदैछ होला नि अर्डर है हजुर मोमो केक पिज्जा भने लार्ज साइज पिज्जा फाइभ पाँचवटा अन्त तपाईँको त्यो नानीहरूको लागि पोट्या फ्रेन्च फ्राई पनि गरिदिनुहोस् न हजुर फ्रेन्च फ्राई पनि हजुर त्यसरी नै पाँचवटै उयो गरिदिनुहोस् न बकेटमा आउँछ होला होइन हजुर फ्रेन्च फ्राई गरिदिनुहोस् अन्त नगेट्स् चिकन नगेट्स् पनि गरिदिनुहोस् ल कस्तो बकेटको हिसाबले आउँछ कि केको हिसाबले गर्नुहुन्छ ए हुन्छ त्यसो भने फाइभ बकेट्स मलाई चिकन नगेट्स पनि गरिदिनुहोस् हो अन्तखेरि स्विट्सहरूमा स्विट्स पनि गरिदिनुहोस् न नानीहरूकोलागि यस्तै ट्वेन्टी पिस जस्तो गरिदिनुहोस् न ल हजुर भनेपछि तपाईँकोमा कोल्ड ड्रिङ्क्सहरू पनि हुन्छ है भाइ हजुर कोल्ड ड्रिङ्क्समा मलाई स्प्राइट दुई बटल कोकोकोला दुई बटल अनि दुई बटल स्लाइस गरिदिनुहोस् न हजुर हजुर हुन्छ त्यसो भने मेरो त्यति नै हो कति प्राइस हुन्छ है मलाई त्यही दिन वाट्सएप गरिराखिदिनुहोस् अहिले बिल हो त्यहाँदेखि अन्तखेरि